म चाहिँ बाहिर बसेर खेल्ने खेलकुदहरू प्रायः खेल्दिनँ त्यसले गर्दाखेरि म चाहिँ लुडो खेल्छु जो चाहिँ घरभित्र बसेर खेल्दा पनि हुन्छ फिजिकली तपाईँले लुडोलाई किन्दा पनि हुन्छ किनेर खेलेको बेलामा चारजनाभन्दा ज्यादा खेल्न पाउँदैन तर तपाईँले प्ले स्टोरमा गएर फोनमा एप्प डाउनलोड गर्नु भयो भने चारजनाभन्दा बढी मिलेर खेल्दा हुन्छ फ्री टाइम पाएको बेलामा साथी भाइहरूसँग आमा बाउसँग फेमिलीसँग जो पनिसँग तपाईँ लुडो खेल्न सक्नुहुन्छ अनि बत्तीहरू गएको बेलामा जब फोनहरूमा केही वाइफाइहरू नहुँदा तपाईँले लुडो खेल्दा हुन्छ म चाहिँ प्रायः बाहिर जादिनँ अनि प्रायः घरभित्र नै बस्छु त्यसले गर्दाखेरि लुडो खेल्दा साथीहरूसँग धेरै बोलीचाली पनि हुन्छ अनि मजा पनि आउँदछ टाइम पास धेरै हुन्छ लुडोले गर्दा दसैँ तिहारको बेलामा साथी भाइहरूसँग मिलेर फेमिलीसँग मिलेर पैसाको बेट हालेर पनि लुडो खेल्दा हुन्छ त्यतिबेला पनि धेरै मजा आउँदछ अनि